हलो साथी कस्तो छ हौ हालखबर त हालखबर कस्तो छ हौ हालखबर ए होइन टोटोपाडा जाऔँ भनेको त घुम्नु साथी केमा जानु त साथी अनि त उता गएर चाहिँ के गर्ने अब मतलब गेम खेल्ने हो कि घुम्ने हो कि बस्ने हो कि अब त्यहाँ मतलब के कता कता कता जाने हो कि नास्तापानीहरू अनि त गरौँ नास्तापानीहरू नगर्ने कि गर्ने कि ए नत्र मैले त भनेको साथी टोटोमा जाऔँ भनेको नि त नत्र गाडीमा त यो हुन्छ टोटोमा जाऔँ भनेको नि त्यता गएर घुमौँ हो अब घुमौँ एकछिन होइन एकछिन घुमेर चाहिँ अनि अब घुमेर चाहिँ एकछिन के गरौँ यता अब घुमेर गेमहरू पनि खेलौँ अब एकछिन त्यहाँ रेस्ट गरेर मतलब कस्तो चाहिँ रहेछ टोटोपाडा घुम्नु जाऔँ भनेको नि ए जाऔँ न अनि त कति कहिले जानु हुने त अनि ए उता गएर अब घुम्नुपर्छ मजाले टोटोपाडा हो टोटोपाडा घुमेर अनि त्यहाँ अब नास्तापानीहरू चियापानीहरू खानुपर्छ अब खाने भए खाऔँ अब नखाने भएपनि नखाँदा पनि हुन्छ हैन त्यो त अब गेमहरू गेमहरू खेलौँ भने पनि अब नेटवर्कहरू अब कस्तो चल्छ कि चल्दैन हैन त्यही भएर चाहिँ अब यहाँ गेम खेलौँ भनेको नि वहाँ गएर ल